के अरे पदार्थहरूले चाहिँ माटोलाई बर्बादै गर्छ हुनु त उब्जाउ त थुप्रै हुन्छ रसायनिक मलहरूले अब दोब्बर तेब्बरै उब्जाउ हुन्छ तर माटो चाहिँ खङ्गारेर एकदम ढुङ्गा जस्तो बनाउँदो रहेछ रसायनिकले तर उर्वरा शक्ति दिने त गाईको मल भेडा बाख्राको मल यस्तो मल जस्तो चाहिँ हुँदैन यो अर्ग्यानिक मलले चाहिँ माटोलाई उर्वरा शक्ति पाउँछ र उब्जाउ बहुत बेसी हुन्छ यो रसायनिकहरूले चाहिँ माटोलाई चाहिँ खङ्गार्दछ तपाईँको एकदम ढुङ्गो पछि एकदुई वर्षमा त्यो ढुङ्गा जस्तो माटो हुन्छ कडा खराक खराक गर्ने र गाईको मलहरू बाख्राको मलहरू भयो कुखुराको मलहरू यस्तो लगाएको माटोमा चाहिँ उब्जाउ बहुत ज्यादा हुन्छ राम्रो अर्ग्यानिक फलहरू पनि फल्नु पाउँछ रसायनिकले त उब्जाउ दिने मात्रै हो तर उब्जाउ माटोलाई चाहिँ बर्बादै गर्दछ रसायनिकले